म परम्परागत होइन रूपमा कलमले कागजमा लेख्न रुचाउँछु ल्यापटप र मोबाइलमा टाइप पनि गर्छु म दुवै गर्छु त्यो चाहिँ है तपाईँको आवश्यकता अनुसार म लेख्ने र टाइप गर्ने काम गर्छु र हालैको बर्षहरूमा लेखनमा आएको परिवर्तन भन्नुपर्दा चाहिँ लेखन दुई प्रकारको छ एउटा तपाईँको सृजनात्मक लेखन र अरू जे पनि हातले लेख्ने काम है कुनै पनि कुरो जस्तै कुनै बिल अथवा कसैको केही लेख्नुपरे होइन र यसमा चाहिँ के भएको छ भन्दाखेरि चाहिँ ल्यापटप र मोबाइलले गर्दाखेरि त्यसमा टाइप गर्ने कामले गर्दाखेरि पहिलो कुरो त एउटा हस्ताक्षर हस्तलिपि मा धेरै प्रभाव पर्दछ त्यो अर्को कुरा चाहिँ लेखन साहित्यिक लेखनको कुरा भने चाहिँ त्यसमा चाहिँ अब कतिवटा कुरा भाषा वैज्ञानिक भाषाविद्हरू कारणले गर्दाखेरि धेरै कुराहरू परिवर्तन भएको छ जस्तै नेपाली जिब्रोमा उच्चारण हुने नहुने शब्दहरू है त्यस्तो कुराहरू थुप्रै छन् भाषा वैज्ञानिक कुराहरू छ व्याकरनिक कुराहरू छ त्यस्तो कुराहरूले गर्दा पनि निकै परिवर्तन आएको छ